तपाईँ कालिम्पोङबाट गाइड बोल्नु भएको ए म चाहिँ यहाँ वहाँ म चाहिँ जयगाउँको हो कि अनि यहाँ उइस कालिम्पोङ आउनु पऱ्यो भनेर सोचे थिएँ नि त हो अनि चाहिँ त्यसै मलाई थाह छैन नयाँ नयाँ जग्गा हो मेरो लागि अनि चाहिँ एउटा गाइड चाहिँ मलाई चाहिएको थियो कि अनि चाहिँ तपाईँलाई कल गरेको िएँ अनि का कालिम्पोङ आउनु चाहिँ जयगाउँबाट चाहिँ उइसहरू केही बसहरू पाउँछ ए हजुर कति बजीको हजुर हजुर हजुर हजुर अब यसो सोचेको डाइरेक्टमै सजिलो हुन्छ होला भनेर चाहिँ डाइरेक्टमै आउँ भनेको कि अनि कुन चाहिँ चाहिँ बेस्ट हुन्छ होला भनेर नि हजुर ए अनि बोलेरोको चाहिँ टाइम चाहिँ कति हो मतलब कतिखेर आउँछ आइपुग्छ कालिम्पोङ हजुर अनि कति बजी आइपुग्छ कालिम्पोङ चाहिँ ए अनि कालिम्पोङमा चाहिँ अब कहाँ कहाँ छ राम्रो राम्रो जग्गाहरू घुम्नुको लागि

हजुर अनि मतलब डेलोमा चाहिँ के के को लागि चाहिँ डेलो चाहिँ पपुलर छ हौ ए हजुर पेरेग्लाइडिङको चाहिँ कति लिन्छ त्यहाँ मतलब फी ए ट्वेन्टी फाइभ हन्ड्रेड ए त्यसो भए चाहिँ म आउँछु कि तपाईँ चाहिँ यसो गाइड गरिदिनुहोस् न ल मलाई जग्गाहरू देखाइ दिनुहोस् चिनाइ दिनुहोस् म म चाहिँ अब बिस तारिख आउँ भनेको हजुर सबैतिरै घुम्ने भनेको हो म चाहिँ फ्यामिलीसँगै आउँछु हो अनि चाहिँ यस्तो ए अब त्यो त मैले सोचेको छुइनँ अनि यतातिर चाहिँ राम्रो चाहिँ कहाँ छ उइसहरू मतलब बस्ने ठाउँहरू चाहिँ

ए हुन्छ ल नि त म अब बिस तारिख आउँदैछु हो त्यतिखेर म तपाईँलाई कल गर्छु मलाई रिसिभ गर्नु आउनुहोस् न ल ए ल त राखेँ थ्याङ्क यू